यहाँ हाम्रो पश्चिम बङ्गालमा चाहिँ धेरै संस्कृति छ अब धेरै चालचलनहरू छ धेरै किसिमका मानिसहरू बस्छौँ होइन अन्त हामी चाहिँ हाम्रो खास यो पाहाडे दा दार्जिलिङ को साइड द हिल्स यता साइडको चाहिँ मानिसहरू चाहिँ हाम्रो एकदम सांस्कृतिक पर्वहरू चाहिँ कुन सुरुमा वर्षभरिमा सुरुमा दसैँ आउँछ दसैँ चाहिँ हामी एकदम दस दस दिने हुन्छ दसैँ चाहिँ अन् नौरथा लागेपछि चाहिँ हाम्रो दसैँको सुरु हुन्छ नौरथा जस्तो लाग्छ दे देवीलाई स्थापना गरेर दुर्गा देवीलाई स्थापना गरेर त्यहाँबाट चाहिँ हामीले नौ दुर्गालाई स्थापना गरेर नौ दिन चाहिँ व्रत बसेर त्यहाँबाट न नौ दिनको दिन नौरथाको दिन चाहिँ एकदम भव्य रूपले पूजा गरेर काली कालिम्पोङमा चाहिँ नौरथा एकदमै भव्य रूपमा मनाइने गर्दछ गर्दछौँ नौरथा एकदमै आफ्नो सबैले भे आफ्नो आफ्नो वेशभुषा लाएर आफ्नो आफ्नो जातिको मानिसहरू निक्लिएर नौरथा घुमाउने गर्दछन् अनि नौरथाको घु नौरथाको दिन सकेपछि दशमी आउँछ नवमीको दिन सकेपछि दशमी आउँछ दशमीमा कसैले नवमीमा नै मार हान्ने गर्दछन् खसीहरू त्यहाँबाट दशमीको दिन पनि गर्छन् कतिले त्यहाँबाट चाहिँ दशमीको दिन चाहिँ भव्य रूपमा भोज पकाएर ठुलाठालाकोबाट सानाहरूले टिका लगाएर आशीर्वाद थापेर त्यसरी मनाइन्छ अनि त्यहाँबाट पुर्ने दसैँको पुर्नेसम्म चाहिँ आफ्ना आफन्तहरूकोमा कोसेली बोकेर सबैजना टिका लाउन भेटघाट गर्न जाने गर्दछन् दसैँमा चाहिँ दसैँ सकेर चाहिँ हाम्रो पन्ध्र दिन पछाडि चाहिँ दिवाली आउँछ त्यसमा चाहिँ हामी चाहिँ तिहार भन्ने गर्दछौँ त्यस तिहारमा चाहिँ सुरुमा कु कु सुरुमा काग तिहार आउँछ त्यसमा चाहिँ हामीले कागलाई पुजेर खाना दिएर गर्ने गर्दछौँ त्यहाँबाट सेकेन्डमा कुकुर तिहार आउँछ कुकुर तिहार काग तिहारलाई नै धनतेरस पनि भनिने गर्दछ धनतेरस धेरैले धेरै प्रकारले मान्ने गर्दछन् अन्त हामी चाहिँ कागलाई नै सुरुमा मान्ने गर्दछौँ काग चाहिँ बलि मतलब काग चाहिँ शनि महाराजको वाहन पनि हो भनेर कतिले चाहिँ पुज्ने गर्दछन् अन्त सेकेन्डमा चैँ कुकुर तिहार आउँछ कुकुर तिहारमा चाहिँ हामीले कुकुरलाई माला लाइदिएर त्यहाँबाट सयपत्री फुल कुकुर कुकुर फुल भाले फुल हुन्छ सयपत्री फुलको सयपत्री फुलको माला गाँसेर माला लाएर चाहिँ कुकुरलाई खाना खाना मिठो मिठो मसिनो दिएर चाहिँ कुकुरलाई हामीले पुज्छौँ कुकुर तिवारको दिन त्यहाँबाट आउँछ हाम्रो गोरु लक्ष्मी पूजा लक्ष्मी पूजालाई गाई गाई पूजा पनि भनिन्छ गाईलाई पुज्ने आफ्नो आफ्नो गोठमा गाई हुने मानिसहरूले गाईलाई पुज्छन् दिनभरि गाईलाई पुज्छन् गाईको पुजा गर्छन् त्यहाँबाट बेलुका भएपछि केटी केटी मान्छे हरू चाहिँ भैलेनी खेल्नु जान्छन् औँसीको रातमा भैलेनी खेल्छन् भैलेनी आएको चाहिँ आफ्नो घर दैलोमा भैलेनी आयो भने चाहिँ लक्ष्मी आयो भनेर मानिसहरूले मान्ने गर्दछन् चलन त्यस्तै छ त्यही भएर चाहिँ हामी चाहिँ अब कन्ये केटीहरूलाई पहिला सुरु टिका लाइदिएर प्रसाद दिएर त्यहाँबाट उनीहरू भैलेनी खेल्छन् भन्दै भैलेनी खेल्छन् भैलेनीको दिन औँसीको दिन लक्ष्मी पूजाको दिन अनि त्यसरी नै भोलिपल्ट गोरु गोरु पूजा हुन्छ गोरु तिहार कतिले गोवर्धन पूजा पनि भन्दछन् अनि त्यसमा गोरु पूजामा गोरुलाई पूजा गर्दछ गोरुको पूजा गरी गोरुलाई त्यसदिन जोत खेतमा नलगेर पूजा गरेर त्याँबाट गोवर्धन कतिजनाले गोवर्धनको पनि पूजा गर्छन अन्त त्यहाँबाट चाहिँ आउँछ हाम्रो भाइटिका भाइटिकाको मतलब आफ्नो दाजुभाइ माइतीलाई चाहिँ फुलको माला लाएर मिठो मसिनो खाना दिएर टिका लगाएर गर्छौँ फुलको माला चाहिँ हामीले म पहिलो सबैभन्दा जरुरी चाहिँ मखमली फुलको माला अनि त्यसमा सयपत्री फुलको माला लाउ सयपत्री मखमली मिसाएर चाहिँ हामीले मालाहरू लाइदिन्छौँ अनि त्यहाँबाट टिका चाहिँ सातै सात कलरको टिका लाउछौँ त्यसो गर्दाखेरि आफ्नो आफ्नो दाजुभाइलाई चाहिँ आफ्नो माइतीलाई चाहिँ यमराजले चाहिँ बिना समय लानु पाउँदैन भनेर चाहिँ चेलीले चाहिँ माइतीसँग यमराजलाई चाहिँ सर्त ला राखेको थियो भन्ने छ त्यसै कारण चाहिँ हामीले त्यस त्यसैलाई मान्यता दिँदै आइरहेको छौँ हामी त्यसरी नै तिहारहरू मनाउँछौँ